हेलो हजुर तपाईँ सेन्ट्रल प्ला प्लाजाबाट बोल्नु भएको ए सुन्नु होस् न तपाईँको दोकानबाट हिजो मैले टी सर्ट लगेको थिएँ कि अन्त त्यो टी सर्ट एकदम मन परेको थियो मलाई अन्त कलरहरू राम्रो थियो त्यो टिसर्टको हजुर अन्त त्यसको अब म भोलि पल्ट लगाएर त्यो टी सर्ट लगाएर गएको थिएँ कि अन्त बेलुका आएर धुँदाखेरि त त्यसको कलरहरू उढ्दो रहेछ हो अन्त त्यो कलर उढ्दो रहेछ कले त्यो एक ताल धुँदा च्यातिएको जस्तो हुँदो रहेछ अन्त पुरानो देखेको जस्तो हुँदो रहेछ अन्त साइज पनि ठुलो हुँदो रहेछ त्यो ज्याकेट ए त्यो टिसर्टको अन्त त्यस्तो क्वालिटीहरू त्यस्तो घिन लाग्दो छ अन्त फेरि तपाईँकै स्टाफले मलाई यो राम्रो छ त अहिलेको चल्दो छ लानु होस् कतिले लगिसक्यो हौ त्यस्तो भन्नु भएको थियो मलाई हो तपाईँहरूकै स्टाफले भन्नु भएको हजुर अन्त हजुर अन्त त्यस्तो त्यस्तो भन्नु भएर अब मलाई मन पर्नु त मन परेको थियो तर तपाईँको स्टाफले भन्नु भएको थियो राम्रै हुन्छ चल्ती छ अहिलेको यो टी सर्ट अन्त समरमा लगाउने खाले थियो हो भनेको थियो अन्त घाम लागेको थियो त्यो दिन अन्त लगाएर हिँड्दा त एकदम त्यो टिसर्टले त पोल्दो रहेछ पुरा अन्त क्वालिटी मन परेन त्यो टिसर्टको दाम अब मैले जति हालेको थिएँ नि त्यसको त्यो टिसर्टको त्यो हेरी चाहिँ अब क्वालिटी चाहिँ मन परेन त्यो टिसर्टको मलाई हजुर हुन्छ हुन्छ धन्यवाद